मलाई शेयर बजारको बारेमा थाहा त्यत्ति छैन शेयर बजारमा खालि यत्ति नै थाहा छ कि पैसाको लेनदेन हुन्छ भनेर है अरू त थाहा छैन मलाई अन्त डिजिटलबाट चाहिँ धेरै व्यापारलाई राम्रो भएको छ न ब्याङ्कमा लाइन लाग्नु न एटिएममा लाइन लाग्नु फोनको द्वारा टाढो बसेको मान्छेले पनि एकाअर्काले लेनदेन गर्नु सजिलै भएको छ जसमा जोखिम उठाउनु पर्दैन फोनद्वारा नै सबै कुरो पैसा पुगिन्छ अन्त हामीलाई पनि राम्रो भएको छ बजारहरूतिर जाँदा धेरै रकम नबोकेर थोरै मात्रामा बोक्दा पनि हुन्छ जसरी रेलमा हामीले सफर गर्दाखेरि पैसा बोक् बोक्नु जोखिम हुन्छ तर फोनको द्वारा लेनदेन गर्दाखेरि हामीलाई धेरै नै सजिलो भएर जान्छ अन्त बिमारी हुँदा पनि हामीले है धेरै पैसा बोक्यौँ भने चोरचकारीहरू लाग्नु सकिन्छ तर फोनबाट हामीले पेमेन्टहरू सजिलै नै दिन सकिन्छ जो बिमारी उपचार छ त्यसलाई पनि सजिलो भयो अन्त हामीलाई पनि धेरै धेरै सजिलो हुन्छ डिजिटलले धेरै राम्रो भएको छ